विशेष सा बिरुवा पातको लागि चाहिँ विशेष कालो माटो चाहिँ राम्रो ला राम्रो हुन्छ भन्थे सबैले हाम्रा बाबाआमाले पनि कालो माटोमा चाहिँ सबै कुरो फस्टाएर जान्थ्यो उर्वर हुन्थ्यो त्यसमा हामीले अब गर्दाखेरि कहिले कहीँ हाम्रो खेती बेसी थिएन र पनि हामीले अम्लिसो रोप्थियौँ अम्लिसो यो उत्तिसको रुख रोप्यो यो अम एउटा अमला त्यस्तै खाल्डा खनेर त्यसलाई चाहिँ तिन महिना बादमा चाहिँ अर्को जग्गा सारेर तिन महिनामा हुर्केर त्यसलाई अलिक वरिपरि त्यसलाई पनि सेफ्टी गर्नुपर्थ्यो बारबेर गरेर राखेर त्यसलाई त्यो बार्नु पर्थ्यो त्यहाँ के के चराचुरुङ्गले केही वस्तुले खान्छ भनेर त्यसको बादमा फेरि अर्को जग्गामा सारेर त्यसलाई रोपिन्थ्यो